म सारेगामाहरू हेर्छु इन्डियन आइडलहरू हेर्छु मलाई मनपर्छ पहिला पहिला हाम्रो इन्डियन आइडलमा प्रशान्त तामाङ थियो राम्रो गाउनुभएको थियो त्यहाँदेखि दुई तिनवटा गाएर त कता हराउनु भयो भयो गाइरहनु पर्ने थियो गाएर अघि बढेको भए राम्रो हुने थियो अहिलेसम्म धेरै नाम कमाइसक्नु हुने थियो अनि मलाई त्यही भएर इन्डियन आइडल मनपर्छ भोइस अफ् नेपालहरू हेर्छु डान्सहरू हेर्छु मलाई पनि अरूले गाउँदाखेरि मलाई पनि गाउनु मनलाग्छ गीत गाउनु मनलाग्छ म पनि कोही कोही बेला गाउँ गीत गाउँछु घरको मान्छेहरूले हेरिबस्छ म पनि हेर्छु त्यति बेला पनि मलाई सबै मनपर्छ इन्डियन आइडल सारेगामा हिजोअस्ति हाम्रो यता सारेगामाबाट अलबर्ट काबो जानुभएको थियो उहाँले जित्नुभयो खुसी लाग्यो अझै यसरी गाउँदै जा जाओस् राम्रो होस् मलाई मनपर्छ त्यही हो इन्डियन आइडलहरू सबै भोइस अफ् नेपाल सबै हेर्छु टाइम पायो भने चाहिँ म सबै हेर्ने गर्छु